तुलसी सुन न आजु म बजार गाक् थिएँ कि कोस् एउटा त्यो अस्ति हामी गएको त्यो दोकान थियो नि त्यहाँबाट नि एउटा साडी ल्याएँ त मैले कस्तो मनपऱ्यो कि मलाई मनपरेको कलरमा साडी पाएँ नि त हो फ्लोरल छ हौ पुरा त्यो कलरहरू मिक्स भएको छ कस्तो दामी छ कि मटेरियल पनि सफ्ट छ हो सिफन टाइपको छ कि लाउँदा पनि मज्जााले मिल्ने खालको छ

राम्रो छ त कस्तो मनपऱ्यो मलाई त घरमा आएर पनि मैले लगाएको थिएँ कि

सनक्क मिल्दो रहेछ मुजा पनि राम्रो हो लाउँदा पनि सफ्ट न सफ्ट हो हल्का पुरा मन पऱ्यो मलाई त लाउनुम् कम्फर्टेबल रहेछ हौ लाउँदाखेरि लिन्छौ तिमी पनि अँ ले न दाम पनि रिजने रिजनेबल छ त त्यस्तो महँगो छैन मलाई त पूरा मन पऱ्यो अब नेक्स्ट मन्थ पनि एउटा लिउँ भनेर सोच्दैछु म त राम्रो रहेछ त

लेउ न अन्त जाउँ न एकदिन अन्त म पनि लिन्छु तिम्रो साथी छैन पम्फा छ पम्फालाई पनि भन न हामीसँगै जाउँ तिनजना गएर ल्याउँ न अझै दाम घटाइदिन्छ होला नि कस्तो राम्रो छ सफ्ट न सफ्ट छ प्रोडक्ट त म त मन पऱ्यो त ल जाउँ ल लिनु ल